म चाहिँ अब यहाँ अबो मेरो दोकान छ हो दोकानमै नै म बिजी हुन्छु अब मेरो फेमिली छ बिहान उठे त्यही हो घरको काम यताउति गर्दा नानीहरूलाई खाजाहरू बनाइदिँदा घरको फेमिलीसित टाइम दिँदा मेरो टाइम त त्यसै बितिहाल्छ बाहिर खेतीबारी अलिअली फुल गार्डनहरू गोड्दा अन्त दोकानमा बिजी हुन्छु एकैछिनमा फुलमा कतैतिर काम लाग्यो भने दोकानमा बेलाइहाल्नुहुन्छ घरको सबै कामहरू हेर्दा म त पुरै बिजी हुन्छु एकछिन पनि टाइम पाउँदिन म त अब घरमै घरमै बसे पनि साह्रो बिजी हुन्छु दोकान सानो भए पनि दोकान छ दोकानमा मान्छेहरू आउ आउने जाने गर्दै गर्नुहुन्छ अन्तखेरि यताउति गर्दा ओर्दा दोकानको सौदा ल्याउनु जाँदा के गर्दा अलिकति बाहिरतिर आफ्नो इष्टमित्रहरू कोमा जाँदा के गर्दा त्यसै बितिहाल्छ टाइम त टाइमै पाउनु साह्रो पर्छ अन्त अरू सबै ठिकै छ त्यही हो